पुरनको दोकान हो के के जाति खानेकुरोहरू चाउमिनहरू सिङ्गडाहरू यस्तोहरू के अरे मोमोहरू यस्तो मगाएको थिएँ घरमा पाहुना आइरहेको थियो र अनि त्यो पाहुनाको भोकभोकै जाने परे त अहिलेसम्म त्यतिखेर मगाएको दस बजी र अहि अहिले अहिले चाहिँ यतिखेर भइसक्यो एक डेढ बजिसक्यो अहिलेसम्म आइपुगेको छैन कि नभ्याएर होकि कि गर्मीले गर्दाखेरि पो हो कि किन नल्याइदिएको अब नातानातिनी त्यसै भोकभोकै जाने पऱ्यो त छिटो गरी पठाइदिनु होला नभए त खाउँला भनेर मगाएको अरे खानै नपाइकन भोकै बस्नु बेला पो भयो त